मलाई चाहिँ अब एकदमै हाम्रो जुन चाहिँ अब आफ्नो जुन चाहिँ जन्मथलो छ त्यसलाई अब मन नपर्ने कोही पनि हुँदैन है मलाई चाहिँ एकदमै हाम्रो जन्मथलो चाहिँ अब कुनै पनि हामी कुनै पनि ठाउँमा अब घुम्न जाऊँ है अब हामी चाहिँ प्रायः जस्तो शीतकालीन समयमा चाहिँ अब हामी प्रायः बाहिर गएका हुन्छौँ है त्यो त्यो समयमा चाहिँ अब हामीलाई बाहिर जति पनि घुमेर आउँछौ तर कहिल्यै चाहिँ अब हामीले हामी चाहिँ आफ्नो जन्मथलो फर्केर आऊँ भन्ने हुन्छ अनि कतिजना चाहिँ अब कामको लागि पनि टाढा टाढा गएको हुन्छ है उनीहरू पनि अब आफू धेरै टाढामा गएको हुन्छ र आफ्नो ठाउँलाई चाहिँ धेरै नै उनीहरूले चाहिँ अब मिस गरिरहेको हुन्छ र कहिले फर्केर आऊँ भन्ने हुन्छ अनि अब यो हाम्रो जुन चाहिँ अब आफू जन्मेको ठाउँ छ है त्यो ठाउँसँग चाहिँ एउटा हाम्रो ऐतिहासिक ऐतिहासिक सम्बन्ध पनि रहेको हुन्छ जहाँ चाहिँ हाम्रो एउटा रगतको साइनो रहेको हुन्छ आमाबाबाको है अभिभावकको अनि आफ्नो परिवारको त्यसैले गर्दाखेरि चाहिँ अब मलाई चाहिँ एकदमै आफ्नो सहर पनि एउटा हाम्रो आफ्नो जुन जन्मथलो छ त्यसलाई चाहिँ एकदमै मन पर्छ